हेलो

हजुर हजुर हजुर हुन्छ टी गार्डन चाहिँ अब यस्तो हुन्छ कि कमानमा चाहिँ अब बिहान हामी है आठ बजी चाहिँ कमान लाग्छ होइन अब हामी चाहिँ बिहान छिटै उठेर चाहिँ जानुपर्छ काममा जानुपर्छ बिहान आठ बजीदेखिको चार बजीसम्म काम हुन्छ होइन बिहान गयो गएर हामी चाहिँ कामहरू गर्नुहरू पर्छ अन्त यस्तो अब हामी काम गर्दा ओर्दा अब हामीलाई यस्तो एम एमर्जेन्सी अब त्यस्तो बाइ टोइलेटहरू जानुहरू पऱ्यो भने हौ यति बेला चाहिँ असुविधा हुन्छ अब टोइलेटहरू पनि हुँदैन होइन अन्त हामी केटी केटीहरूलाई झन् अब अप्ठ्यारै पर्छ अब यस्तो पिरयडहरू भयो भने चेन्ज गर्ने अब जग्गाहरू हुँदैन यता अब वरिपरि जङ्गलै जङ्गल हुन्छ अब त्यतिबेला चाहिँ हामीलाई अप्ठ्यारै हुन्छ अब जानु टोइलेटहरू जानु अब बाहिर सर्ट टोइलेटहरू जानु अप्ठ्यारै पर्छ अन्त चाहिँ त्यही चाहिँ छ अब त्यो त्यो चाहिँ अब साह्रै छ टोइलेटहरू हुँदैन अब कमानतिर अब हजुर हाजिराहरू चाहिँ अब एकदमै कम्ती हुन्छ अब नानीहरूलाई पढाउनु अब खानुहरू पुग्दैन हौ यस्तो हाजिराहरू त पुरै कम्ती नै दिनुहुन्छ हजुर बोनसहरू चाहिँ पाउँछ नि कम्ती पाउँछ वो पनि कम्ती पाउँछ त बोनसको टाइममा अब बोनसहरू उनीहरूले दिँदा चाहिँ अब हामी पुरै अब फाइटहरू गर्नुपर्छ अब उनीहरूसँग अब लड्नु अब मतलब उयो गर्नुपर्छ उनीहरूले अब कति दिनु मान्दैन हो कम्ती हाजिराले दिन्छ अन्त त्यतिबेला चाहिँ हामी अब कमानको लेबरहरू चाहिँ सबैजना गएर चाहिँ अब नाराहरू लगाउँछ हो यस्तो व्यवस्थाहरू छ सिजन हजुर अल सिजनमा टिप्छ नि हजुर हाम्रो आठ बजीदेखिको चारहरू बजीसम्म हुन्छ नि ड्युटी आलिक पछि त अब लामै कोही बेला त साँढे चार पाँचहरू पनि बज्छ तर पनि फिक्स टाइम चाहिँ चार हजुर ए खाजा खाने टाइम हाम्रो एक बजी बाह्र बजीदेखि हुन्छ साँढे बाह्रतिर दिन्छ आधा घन्टा पाउँछ खाना खाएर एकछिन रेस्ट गर्नेु पाउँछ त्यहाँदेखि चाहिँ फेरि काममा सुरु हुन्छ ए हुन्छ